ए बहिनी साइमनको मम्मी बोल्नु भएको ए म स्कुलबाट बोलको कि सनदेव सर बोलेको अनि बाबु हुनुहुन्छ घरमा साइमनको बाबु पनि हुनुहुन्छ होला ए आज हामीले स्कुलमा नानीहरूको युनिट टेस्ट राखेको थियौँ हो अनि तपाईँको छोरा साइमन होइन ए साइमनले सबै साइमनले सबै सब्जेक्टमा त राम्रै मार्क्स ल्याएको छ हो सबै सब्जेक्टमा त राम्रै रहेछ अनि म्याथमा त निकै बिगारेको छ हो म्याथमा चाहिँ अलिकति राम्रो मार्क्स चाहिँ ल्याएको छैन हो अलिक बिगारेको छ अनि तपाईँहरूले ट्युसनहरू हाल्नु भएको छ नानीहहरूलाई ट्युसनको भरमा मात्रै पर्नु हुँदैन कतिपल्ट त हो अन्त गाउँ गाउँ घरमै हाल्नु भएको छ होला ट्युसनहरू पनि होइन घर ओरिपरि कसकोमा हाल्नु भएको यता

ए हजुर हजुर हजुर हजुर त्यो एकदम राम्रो कि तर कतिपल्ट चाहिँ तपाईँको ट्युसनको मात्रै भरोसा पर्नु हुँदैन घरमा यसो आमा बाबुले पनि ख्याल गर्नुपर्छ है राम्रो त अच्छा अच्छा हजुर हजुर सबै सब्जेक्टमा राम्रै ल्याएको छ छोराले हो अनि तपाईँको म्याथमा चाहिँ अलिकति मार्क्स एकदमै कमजोर छ म्याथमा चाहिँ हो अनि अब हामी हजुर हजुर त्यो तपाईँलाई इन्फर्म गरेको होइन अन्त साइमनको बाबालाई पनि भरे घरमा छ भने भनिदिनुहोस् है अनि हजुर हामी अब यो तपाईँको हप्ताभित्रै सायद हामी स्कुलमा गार्जियन मिटिङहरू पनि राख्छौँ होला हामी सल्लाह गर्दैछौँ सरहरू मिलेर हो अनि गार्जियनहरूलाई सायद हामी इन्भाइट पनि गर्छौँ होला कि स्कुलमा अनि कम्पलसरी घरको एकजना गार्जियन चाहिँ आउनैपर्छ स्कुलमा नानीहरूको विषय लिएर नै हामी मिटिङ राख्दैछौँ हो

केटाहरू त हो अहिले खेल्छ डुल्छ राम्रोसँगले पढ्दैन ट्युसनतिर पनि ट्युसन अस्ति उता पनि त्यस्तै भएछ एकजना भाइलाई ट्युसनमा हालेको थियो रहेछ आमाचाहिँले बिहान कम्प्लेन गर्नु स्कुलमा आएको थियो हो अनि घरबाट त त्यही गाउँ छेउछाउमै ट्युसन लाएको छ भनेर पठाउँछ हरे नानीहरूलाई हो अनि ट्युसन जाँदैन रहेछ यता बाटोतिर उता उता खेलेर चाहिँ त्यसरी टाइम पास गरेर ट्युसन पढेको जस्तो भएर चाहिँ घर फर्केर जाँदोरहेछ तर त्यो पढ्दाखेरि चाहिँ मार्क्स आउँदाखेरि चाहिँ एकदमै कम्ति ल्याएर चाहिँ उ स्कुलमा आएको थियो गार्जियन चाहिँ कम्प्लेन गर्नु हो यस्तो भएको छ हौ बहिनी अन्त हामी यो हप्ताभित्रै मिटिङ गर्छौँ कि बोलाउँछौँ ल ल बहिनी भरे साइमनको बाबालाई पनि भनिदिनुहोस् म हामी यही हप्ताभित्रमा तपाईँहरूलाई स्कुलमा बोलाउँछौँ है मिटिङ राख्छौँ ल हुन्छ म कल गर्छु नि हुन्छ हुन्छ ल ल